हामी पूजा सधैँ गर्छौँ मन्दिरमा यस्तै दुर्गा पूजा काली पूजातिर मन्दिर जान्छौँ अनि पण्डितजीसँग बात गरिकन प्रसादहरू चढाउँछौँ फुलहरू चढाउँछौँ दान दक्षिणा चढाइकन हामी टिकासिका लगाइकन घरतिर आउँछौँ फेरि घरमा पनि पूजा गर्छौँ